मेरोमा पुरानो फोटोहरू खिचेकोहरू छ है अनि त्यो फोटोहरको चाहिँ एकदमै मूल्य मूल्यवान छ त्यो फोटो चाहिँ त्यो फोटो किन मूल्यवान छ भन्दाखेरि चाहिँ अब हामीले त्यो अहिलेको अहिले त्यो फोटोहरू हेर्दाखेरि हामीलाई त्यो सम्झानाहरू आउँछ है र त्यो फोटोले हामीलाई त्यो त्यो समयमा लगेर जान्छ है र अब अहिले पनि फोटोहरू खिचेको छौँ त्यसको पनि एउटा कुनै मूल्य अब भविष्यमा गएर अब जब हाम्रो उमेर बित्दै जान्छ त्यतिबेला त्यो फोटोको पनि अवश्य मूल्य त हुने नै छ अहिले अहिलेको फोटोभन्दाखेरि चाहिँ पहिलाको फोटो चाहिँ एकदमै मूल्यवान छ किनभने त्यसमा धेरै हाम्रो सम्झानाहरू छ सम्झानाहरूले जुडिएको छ